र मैले बारीमा काम गर्दा चाहिँ एकदमै आफैले आफैलाई एकदमै राम्रो फिल फिल भएको हुन्छ जस्तो लाग्छ किनभने काम गर्दा चाहिँ शरीरमा एक्सर्साइजहरू एकदमै राम्रो पुगेको हुन्छ र त्यसमा आफैले इयरफोन लगाएर गानाहरू सुनेर कामहरू गर्दाखेरि आफैलाई एकदमै मनोरञ्जन भएको हुन्छ धेरै काम गर्दाखेरि आफ्नो शरीरलाई पनि धेरै मात्रामा धेरै धेरै मात्रामा आफूलाई मदद् पुऱ्याएको हुन्छ र मानिसहरूले काम गर्दाखेरि आफ्नो जोसको निम्ति मानिसहरूले काम गर्दा एकदमै गीत पनि गाउने गर्दछ आफैले आफैलाई राम्रो महसुस पनि भएको हुन्छ र काम गर्दाखेरि कामहरू कति छिटो मेलोहरू सरेको पनि आफैलाई आफैले आफैलाई थाहाहरू भएको हुँदैन र त्यसै कारण एकदमै काम चाहिँ सजिलो प्रकारले भएको जस्तो हुन्छ र काम गर्दा चाहिँ गीतहरू गाउँदै गऱ्यो भने एकदमै राम्रो हुन्छ र मनोरञ्जन पनि भएको हुन्छ